दार्जिलिङ जिल्लामा मुख्य यातायात भन्दा त्यही मुख्य चाहिँ सानो गाडी भन्दा अब यो स्पेसियो म्याक्स त्यस्तै बलेरोहरू छ र बसहरू पनि छ तर बसहरू त्यस्तो छैनन् अब यहाँतिर हिल्स भएर होला सानसानो बाटोहरू छ र बसको त्यस्तो बेसी सुविधाहरू छैन सुविधा त छ तर त्यति साह्रो छैन र अब काहीँ जानुपऱ्यो भने गाडीको दुःख त हुँदैन तर अब यो सिजनको टाइममा धेरै नै दुःख हुन्छ लोकल्सहरूलाई यहाँ अन्त अब त्यस्तो दुःख त छैन हुन त काहीँ जानुपऱ्यो भने झट्टै गाडी पाइहाल्छ अहिले त यहाँ बजारको छेउछेउको गाउँतिर पनि बाइकहरू पनि जुजु राइड भन्ने निस्किसकेको छ र त्यहाँ चढेर गावैँबाट घरैसम्म ल्याउनु आउँछ बाइक स्कुटीहरू र त्यसरी बजारसम्म पुर्याइदिने गर्छन् र अब कमान बस्तीको कुरा गर्नुपर्दा कमान बस्तीकोहरूलाई चाहिँ अलिक साह्रै छ कारण अब कमान बस्तीमा मानिसहरू पनि घट्दै घट्दै गएका छन् भन्नुको तात्पर्य चाहिँ के हो भन्दा चाहिँ अब प्रायः मानिसहरू केही गर्नको लागि अहिले कमानमा काम गर्न छोडेका छन् र त्यही सिटीतिर आएर काम गर्छन् र बाहिर बाहिर बसेरै काम गर्ने गर्छन् र गाउँतिर मान्छेहरू पनि पातला पातला हुँदै गएको छ गाउँ बस्तीहरू अनि अब गाडीको त्यस्तो सुविधा छैन अब कस काहीँ जानुपऱ्यो भने भनेको बेलामा गाडी मिल्दैन र अब त्यही बेतन पनि अलिक महँगो नै छ कारण अब ड्राइभरहरूलाई पनि अलिक चाहिँ चाहिएकै हुन्छ मान्छेहरू त्यस्तो छैन अन्त अब अलिक बेतन पनि निकै बेसी नै भएछ र अब त्यस कारणले अब मानिसहरूलाई अलिक साह्रो नै परिरहेको हुन्छ र अब कोही दुख बिमार पऱ्यो भने धेरै कठिन हुन्छ र गाडीहरू रिजर्व गरेर ल्याउनुपर्छ रिजर्व गर्दा पैसाहरू एकदमै बेसी लाग्छ हुन त अब कमानले पनि गाडी त प्रोभाइड गरिदिन्छ केही बिमार अभर पऱ्यो भने तर अब त्यो भनेको बेलामा त्यो गाडी हुँदैन गाडीको सङ्ख्या एकदमै कम्ती भएको छ गाउँ बस्तीतिर र अब कुनै दिन गाडी नै पाउँदैन अब यस्तो केही गर्नु अब गाउँबाट आउँछु भन्दा कोही कोही बेला गाडी नै हुँदैन र कत्ति घन्टा हिँड्दा हिँड्दा त्यसरी बजार आउनुपर्छ कोही कोही बेला र आफू परेको बेलामा धेरै दुःख पनि पाउने गरेका छन् हाम्रा गाउँ बस्तीका मानिसहरूले